हिजो हाम्रो गाँउमा भएको एउटा कार्यक्रमामा मैले धेरैजना व्यक्ति विशेषहरूको लागि मानिसहरूको लागि खाना पकाउनु परेको थियो र त्यसमा झन्डै झन्डै करिबन पाँच सौदेखि हजार मानिसहरूको घुँइचो भएको थियो र आजसम्म मैलै यत्रो धेरै दिनहरूमा खानाहरू बनाउँदै आइरहेको थिएँ तर यतिका धेरै मानिसहरूलाई खाना बनाउन मैले यो प्रथमचोटि कोसिस गरेको थिएँ र यसमा मलाई एकदमै धेरै कठिन कामहरू गर्न परिरहेको थियो किन भन्दाखेरि एक त धेरै मानिसहरू भएको थिए अनि धेरै मानिस भएकोले गर्दा समयमा खाना बनाउन यो नै मेरो लागि सबैभन्दा ठुलो चुनौती रहेको थियो अनि खाना यदि समयमा भयो भने पनि त्यसलाई मैले स्वाद कति प्रकारले कस्तो प्रकारले दिन सक्छु त्यो पनि मेरो लागि ठुलो चुनौती रहेको थियो यदि मैले कुनै प्रकारले त्यसलाई स्वादमा गडबडी गरिदिए भने मेरो यत्रोजनाको खाना एक त खेर जानेछ अनि साथ साथै मेरो परिश्रम पनि विफल भएर जानेछ भन्ने जस्तो मलाई लाग्यो यस्तो कुराहरूले गर्दाखेरि चाहिँ मैले यो सबै समस्याहरूबाट बाच्नको लागि एउटा समस्याको समाधानको लागि एउटा कोसिस गरेँ कि यसबाट यो उपायहरू निकाले कि मैले यस कार्यक्रमको निम्ति जम्मा बिसजना भोलिन्ट्यरहरू मैले मन पराएका भोलिन्ट्यरहरू साथीहरू बोलाएँ अनि सबैलाई आफ्नो आफ्नो ढाँचाले काम बाढिदिए किनभने मलाई समयमा आफ्नो काम सिद्धाउनु पनि छ अनि कसैलाई सब्जीहरू छानबिन गर्नुको लागि दिएँ कसैलाई चुल्हामा आगोमा दाल पकाउनका लागि दिएँ कसैलाई मर मसालाहरू ठिक पार्नका लागि दिएँ कसैलाई साग सब्जीहरू धुन लगाएँ कसैलाई प्याज आलु छिल्न लगाएँ यसो गर्नाले गर्दा मैले सिमित समयमा तोकिको समयमा आफ्नो तैयार पारिएको व्यञ्जनहरू सम्पूर्ण अतिथिहरूलाई बाढ्ने र दिने मौका पाएँ